हेलो हजुर को बोल्नु भएको हो हजुर हो त ए कुन फेब्रिकको ए कटन ए हजुर हुन्छ हुन्छ तपाईँ आजै आउँदा पनि हुन्छ न भए भोलि आउँदा नि हुन्छ हामी अहिले त लगभग हामी अहिले त फ्री नै छौँ जति बेला पनि भएन अब हामी के भन्छ हाम्रो एक बजीदेखि हामी तिनबजीसम्म चाहिँ बन्द हुन्छ हाम्रो लन्च सेड्युलहरू हुन्छ कि त्यही कारण ए हुन्छ हुन्छ ए हुन्छ ए ऊ त्यो त अब कति अब तपाईँलाई कति क्लोथ लाग्छ होइन तपाईँको अब कटन त अलिक महँगै पर्छ अन्त अब तपाईँलाई अब लेन्थ कति छ तपाईँ को त्यो हेरि होरि हुन्छ नि ए हुन्छ